पश्चिम बङ्गालको भन्नुपर्दा चाहिँ अब मेजोरिटी बङ्गालीहरूले भएको गर्दाखेरि चाहिँ अब आफू त हामीहरू त नेपाली पऱ्यौँ बङ्गालीसँग अब सबै कुरामा नै अलग अलगै छ पुरै डिफरेन्ट अनि के गरेर हुन्छ अब हाम्रो अर्कै प्रकारको छ अनि उनीहरूको अर्कै प्रकारको छ अब उनीहरूको त त्यति साह्रो थाहा भएन है आफ्नो चाहिँ अब हाम्रो चाहिँ मेन अब पर्वहरू भन्नुपर्दा अब सांस्कृतिक कार्यक्रम भयो भने पनि चाड पर्व भने पनि अब दसैँ तिहार है तपाईँको यतिबेला अब अक्टोबर या नोभेम्बर महिनामा पर्ने अनि बेसी दिनको लागि त होइन पाँच दिन छ दिन एक हप्ताको लागि सँगसँगै अनि दसैँ मनाइने अब प्रायः त त्यही दसेराको टाइममै रामले रावणलाई वध गरेको विजय दशमीको पर्व मनाइने हो अनि मनाइने कसरी भन्दाखेरि अब घरमै उम्रेको आफ्नो घरको धानको चामलको टिका लगाएर ठुलोहरूको हातबाटै सानोहरूले हुन्छ अब आफन्त मावलातिर गएर हुन्छ अब कसरीको ससुरालीतिर गएर के गरेर टिका लगाएर मनाइन्छ अनि त्यसरी नै तिहारको टाइममा चाहिँ आफ्नो गाउँ घरमा गएर भैलेनी खेल्ने देउसी खेल्ने हो त्यस्तो गरेर दुई दिन तिन दिन मनाएर गाईको पूजा गरेर लक्ष्मी पूजाको दिन गाईको पूजा गरेर भैलेनी खेलेर भोलिपल्ट तपाईँको देउसी सेउसी खेलेर पर्सीको दिन भाइटिका हिन्दीमा भाइदुज पनि भनिन्छ है भाइटिकाको दिन चेलीबेटीको हातबाट टिका लगाइने कार्यक्रमहरू हुन्छ त्यसरी चाड पर्वहरू अनि मनोरञ्जनका लागि परिचित क्षण भन्नाले चाहिँ अब हाम्रो लागि चाहिँ मनोरञ्जनै हो है अब तल गोएर बस्नाले अब बङ्गालीहरूको चाड पर्वहरू दुर्गा पूजा मेन त उनीहरूको भव्य रूपले मनाउँछ उनीहरूले चाहिँ अब आफ्नो त अब सानोतिनो हुन्छ अनि उनीहरूको मेन मेन पर्व नै यही भएकोले गर्दाखेरि चाहिँ उनीहरूको हेर्दा चाहिँ हाम्रो लागि चाहिँ अब मनोरञ्जनकै मनोरञ्जनकै जस्तो हो अब त्यो चाहिँ मनोरञ्जनकै लागि जस्तो हो त्यो हेर्दा अब हेर्दा उयो गर्दा डुल्दा उनीहरूको ठुल्ठुलो बनाएको पन्डालहरू हेर्दा सजाएको डेकोरेसनहरू हेर्दा धेरै अब रोचक लाग्छ है हेर्दा मज्जाको लाग्छ के लाग्छ त्यहीहरू